अहिले अब सबैजनाले अब सरकारी जागिर त पाउँदैन र यही कृषि क्षेत्रलाई पनि हेरेर पनि मान्छेले धेरै उन्नति गरेको छ र अहिले अब नयाँ नयाँ सब्जीहरू लाउँछ पहिला जस्तो अब एउटै सब्जी मात्रै लाउथे अहिले धेरै किसिमको सब्जीहरू लाएर पनि मान्छेले जीवन चलाइरहेको छ